खेलकुद भन्दाखेरि पहिलो चाहिँ याद आउँछ मेरो अब आफ्नै पर्सनल फेभरेट मेरो खेल हो फुटबल अब अब यसले गर्दाखेरि चाहिँ मान्छेहरू चाहिँ कसरी होइन अब एकाग्र सक्छ टिमहरू टिम म्यानेज्मेन्ट राम्रो टिम है ग्रुपवर्क डिसिप्लिन कसरी हुन्छ भन्दाखेरि चाहिँ म के भन्न चाहन्छु भने चाहिँ फुटबल अब एकैजनाले खेल्ने खालको खेल त होइन है यसमा टिमहरू धेरै धेरै चाहिन्छ र अब यसैले टिमहरू एकजना मात्रै मिलेर एकजना मात्रै ठुलो मन्छे भनेर ऊ एक्लै फुटबल खेल्न सक्दैन एउटा अब एउटा राम्रो प्लेयर छ भने पनि उसलाई उसको टिम चाहिन्छै चाहिन्छ त्यसरी टिमवर्क त हुन्छै हुन्छ र क्याप्टन क्याप्टन्सहरू नै आफ्नो डिसिप्लिन हुन्छै हुन्छ किनभने क्याप्टनको कुरा सुनेर मात्रै डिसिप्लिन अब क्याप्टनको कुरा सुनेर डिसिप्लिनमा छ भने मात्रै एउटा टिम राम्रो टिम भएर जान्छ है अन्त अब त्यो अब टिमवर्क अब राम्रो छ क्याप्टन पनि राम्रो छ अरे है टिमहरू पनि राम्रो छ अरे तर उनीहरूको ग्रुपवर्क छैन भने एकदम उनीहरूको है एकाग्र भएर खेलेको छैन भने उनीहरू हार्न उनीहरू पक्कै पनि हार्छ किनभने ग्रुपवर्क अब सेल्फिस पनि भएर खेल्नुहुँदैन अन्त गोली फुटबल भनेको चाहिँ सबै लात्तेभकुन्डो भनेको चाहिँ सबै सोचेर सम्झेर बुझेर टिमको कुरा सुनेर क्याप्टनको कुरा सुनेर होइन टिमवर्क टिमले खेल्ने खाले खेल हो नि त यो चाहिँ त्यही भएर यसमा सबै खालको तपाईँको टिमवर्क हुन्छ क्याप्टन हुन्छ डिसिप्लिन हुन्छै हुन्छ हुनैपर्छ नि त किनभने टिमवर्क होइन अन्त ग्रुपवर्क चाहिँ हुनैपर्छ यसमा अरूभन्दा पनि ग्रुपवर्क चाहिँ गर्नैपर्छ टिमवर्क मैले एक्लै गोल हाल्छु भन्दा मैले मात्रै लगेर गोल हाल्यो भने कुनै त्यो टिमलाई राम्रो लाग्दैन हाल्यो भने पनि है राम्रो लाग्दैन अन्त प्रायःजस्तो हुँदैन पनि त्यो गोल हुँदैन पनि एक्लै खेल्यो भने सेल्फिस भन्छ एकलकाटे भन्छ साथीहरूसँग मिलेर सबैजना मिलेर पास टु पास खेलेर एकाग्र भएर बुझेर टिमलाई बुझेर मिलेर जब एउटा गोल हाल्न सक्षम हुन्छ त्यति बेला चाहिँ हुन्छ हाम्रो टिमवर्क टिमवर्क अन्त ग्रुप अफ डिसिप्लिन डिसिप्लिन डिसिप्लिन चाहिँ कहिले अब कब जब कब कहिले हुन्छ भन्दाखेरि जब अब क्याप्टन जब क्याप्टनले प्लेयर्सहरूलाई जब प्लेयर्सहरूले क्याप्टनको कुरा मान्छ मान्नैपर्छ किनभने अब क्याप्टनको अब छानेर एकदम अब छुट्याएर एकै एउटै कुरा छुट्याएर सेलेक्ट गरेर टिम हुन्छ त्यही भएर उसको कुरा मान्नु उसले भनेको कुराहरू मान्नु सुन्नु भनेको ठाउँमा पास गर्नु गोल गर्नु समयमा गोल गर्नु त्यो त्यसलाई त्यो चाहिँ हो डिसिप्लिन तपाईँको अब डिसिप्लिन चाहिँ त्यसलाई भनिन्छ अन्त अन्त अब खेल्ने टिमबाहेक अन्य हेर्ने महानुभावहरू जब फुटबल लातेभुकुन्डो जब हेर्न जान्छ त्यत्ति बेला अब टिमवर्क छैन भने अन्त टिमवर्क छैन भने पनि त्यत्ति बेला